आज भारतमा बेरोजगारी सम्प्रदायिक सद्भावना

गरिबी मूल मूल समस्याहरू हुन् र सरकारले नयाँ नयाँ उद्योगहरू खोलेर आपसी सद्भावना कायम राख्नका लागि विभिन्न सम्प्रदायलाई आपसमा मिलाएर बुझाएर यी समस्याहरूको समाधान गरिरहेको छ